हाम्रो क्षेत्रका स्कुल र कलेजहरूका विद्यार्थीहरू कार्यक्रमहरू वा पाठ्यक्रमहरूमा लाभान्वित कसरी हुन्छन् भन्दाखेरि चाहिँ हाम्रो क्षेत्रको टिचरहरू एकदमै राम्रो हुनु हुन्छ सहायता गर्नु हुन्छ स्टुडेन्टहरूलाई जे कुरामा पनि सहायता गर्ने टिचरहरू हुनु हुन्छ र कार्यक्रमहरू अथवा पाठ्यक्रमहरू हुँदाखेरि पनि टिचरहरूले धेरै नै सहायता गर्नु हुन्छ विद्यार्थीहरूलाई त्यसै कारण पनि हाम्रो क्षेत्रको विद्यार्थीहरू धेरै नै लाभान्वित भएका हुन् त्यसैले हाम्रो क्षेत्रको मात्र नभएर बाहिर अरू देशहरूबाट पनि जस्तै नेपाल भुटानबाट पनि यही कुराहरू हाम्रो टिचरहरूमाझ देखेर चाहिँ उनीहरू पनि लाभान्वित भएको हो